हामी आफ्नो स्टेट वेस्ट बङ्गालबाट हेर्यौँ भने हामीले दार्जिलिङमा आफ्नो सुनिल क्षेत्रीलाई हामी पाउँछौँ जसले आफ्नो खेलाद्वारा हाम्रो गाउँको हाम्रो सरसमाजको हाम्रो साथै स्टेटको नाम रोसन गरेको छ र आफ्नो करियर त्यसमा स्थापित गरेको छ र हामी आफ्नो स्कुल विद्यार्थी हामी आफ्नो स्कुलहरूमा पनि धेरै प्रकारको खेलाहरू पाउँछौँ लाइक हामी ब्याडमिन्टन क्रिकेट अनि फुटबल र साथै तीहरूमा हामीलाई सिकाउने टिचर्सहरूमा मध्ये हामीले प्रसस्त रूपमा हो भने हामी फुटबलमा धेरै प्रकारको हामी टिचर्सहरू पाउँछौँ कोचहरू पाउँछौँ हामी अरू खेलाहरूलाई फोकस नदिए पनि क्रिकेटलाई हामी धेरै प्रकारले फोकस दिन्छौँ साथै फुटबललाई पनि हामी फोकस गर्छौँ र हाम्रो टिचर्सहरूले पनि असल रीतिले कोचिङ गरेर हामीलाई त्यो कुरोमा हामीलाई सिपालु बनाउनको निम्ति हामीलाई मद्दत हेल्प गर्दछ साथै हाम्रो हरेक कमीघटीहरूमा हामीलाई चाहे त्यो फिजिकली होस् चाहे त्यो फाइनेन्सिएली होस् हामीलाई हेल्प गर्दछ र साथै हाम्रो विद्यार्थीहरूलाई हाम्रो स्कुलहरूलाई इन्सपायर गर्ने हाम्रो कोचहरूले पनि हामीलाई धेरै तिनीहरू रिटायर भए तापनि हामीलाई धेरै कुरो इन्फ्लुवेन्स गर्छ यो राइट हो यो रङ हो तैँले यो गर्नपर्ने त्यो गर्नपर्ने भनेर हामी धेरै थोकबाट हामी पाउँदछौँ